कुखुरालाई चाहिँ अब यसै नर्मली अब सधैँ अब घरमा सधैँ हुने अब जहिले पनि पाउने चाहिँ चामल नै हो होइन तर अब चामल खुवाउँदा चाहिँ साह्रै कुखुराहरू बेसी बढ्दैन भन्छ अब उनीहरूको पेट अघाउँदैन भनेर भनिन्छ होइन तर भात बनाएर खुवायो भने चाहिँ अब चामल फुलिन्छ नि त ठुलो हुन्छ अनि भातहरू खुवाउँदाखेरि चाहिँ अब छिट्टो बढ्छ अघाउँछ छिटो चारो घरी घरी खोज्दैन र अझै राम्रो त मकै गहुँहरू चाहिँ अढिलो हुन्छ एकपल्ट खाएपछि तिनीहरूलाई अब ढिलो उयो हुन्छ पच्छ त्यो होइन अनि ढिलो पच्दा चाहिँ उनीहरूले घरिघरि चारो खोजी राखेन नभए चारोले पुगाउनु सकिँदैन कुखुरालाई घरिघरि आ एकपल्ट चामल हाल्यो फेरि एकछिनमा आइहाल्छ फेरि एकछिनमा आइहाल्छ त्यसै लागि अलिक मकैहरू गहुँहरू अनि आटाको डल्ला बनाएर चाहिँ दिएको छ भने चाहिँ धेरै बेरसम्म अडिलो हुन्छ त्यति चारोहरू खोज्दैन कुखुराले अनि राम्रोसँगले हुर्काउनु छ भने चाहिँ अब पुरा केयर गर्नुपर्छ कुखुराको चाहिँ अन्डा दिने बेलामा राम्रोसँगले ओथारोहरू दिँदा पनि राम्रोसँगले जगाहरू बनाइदिएर उनीहरूलाई त्यो अन्डाहरू हलिनु भएन अन्डाहरू हाल्यो भने चाहिँ राम्रोसँगले निकाल्दैन सबै खोल्लाउँछ अन्डा निकाल् चल्ला निकाल्दैन सबै बिग्रेर जान्छ अनि कुखुरालाई भातहरू नै राम्रो हुन्छ भात अब खायो भने धेरै बेरसम्म अडिलो हुन्छ भात गहुँहरू अब जे राम्रो छ अब जे कुराहरू भेटिन्छ अब एभाइलेबल हुन्छ त्यो चिजहरू खुवाउँदा हुन्छ भटमासहरू त पाइँदैन यता हाम्रोतिर त भटमासहरू छैन मकैहरू मकै पनि पाइँदैन मकै त अहिले हुनै छोड्यो अब मकैको हात्तीले गर्दा मकैको खेती नै हुँदैन मकै लगाएर पनि एउटा पनि मकै भित्राउनु पाइन्दैन सबै हात्तीले सकिदिइहाल्छ अनि अब गहुँ गहुँहरू पाइन्छ रासिनतिर त्यो पनि गाउँको खेती त हुँदैन यहाँ हाम्रो यतातिर त गाउँको खेती हुँदैन अनि सबैभन्दा सजिलो र जहिलेतहिले पाउने भनेको चामल नै हो जहिले बाह्रैमास अब हुन्छै हुन्छ त्यो त सबै घरमा होइन तर अब त्यो खुवाएर पनि हुन्छ ठिकैको ढिलो बढ्छ तर अब एउटा कुख्रालाई राम्रोसँगले खानपान भयो मजाले अब त्यसलाई सबै कुराको स्याहार सुसार पुग्यो भने तिन चार महिनामा त मजाले मेच्यर्ड हुन्छ कुखुरा एक डेढ किलोको भइहाल्छ तिन चार महिनामा राम्रोसँगले खानापिना भयो खाना पानी दाम भयो भने उनीहरूको चारोहरू होिन अनि अब कुखुरालाई अरू आटाहरू पनि अब आटा चालेको त्यो आटाको भुसहरूबाट पनि त्योहरू पनि मोलेर खुवाइन्छ अनि दबाईहरू राम्रोसँगले पाउँछ कुखुराहरूको पनि त्यो खोजी गरेर दबाईहरू खुवायो भने पनि अलिक उनीहरूलाई बिमारीहरूले भेट्दैन छिटो कुखुराहरूको पनि दबाईहरूको बारेमा चाहिँ हामीलाई थाहा हुनुपर्छ बचाउन सकिन्छ दबाईहरू खुवायो भने चाहिँ राम्रोसँगले हुर्किन्छ तर पनि अब सिजनमा त अब बिमारीहरू आएपछि एउटा कुखुरालाई बिमारी भेट्यो भने सबैलाई बिमारी भेट्छ सबै मर्नु एउटा मर्नु थालेपछि मरिहाल्छ सबै त्यतिखेर चाहिँ हुर्काउनु साह्रो पर्छ अब राम्रो कुखुराको राम्रो उत्पादन पाउनु राम्रोसँगले त्यसलाई हुर्काउनु मेच्यर बनाउनु भने चाहिँ मकै गहुँहरू नै हो हुनु चाहिँ कुखुरालाई खुवाउनु पर्ने भनेको चाहिँ तर अब भेटिँदैन सबैभन्दा सजिलो चाहिँ चामल नै हुन्छ जहिलेतहिले पाइने राम्रोसँगले बढ्दैन खानाहरू राम्रो थियो तिनीहरूको दाना पानी राम्रो भएन भने बढ्दैन कुखुराहरू राम्रोसँगले अनि